हेलो हेलो को बोल्नु भएको ए हजुर भन्नुहोस् के काम थियो हजुर फिस चाहिँ कति होला नि हजुर ए अलिक अलिक त्यो फिस चाहिँ मिलाइदिएको भए हुन्थ्यो अहिले त्यति साह्रो छैन हो

हजुर हजुर अन्त कहाँ होला तपाईँ चाहिँ कहाँबाट बोल्नु भएको एकाडेमी कहाँ होला हजुर ए अनि सिलगढी चाहिँ कहाँ पर्छ यो डान्सको त्यो चाहिँ एकाडेमी चाहिँ कहाँ पर्छ ए डान्सको अन्त मन्थली फी चाहिँ कति हो मन्थलीमा दिनुपर्छ कि ए हजुर ए नानीको नाम नानीको नाम प्रिया प्रिया

हजुर ठाउँ रुङदुङ पर्छ हुन्छ म अहिले भरैतिर फेरि कल गर्छु नि ल यसो के हुन्छ हुन्छ